हजुर कोही समयमा इच्छा हुन्छ आफूलाई नै है कोही बेला म मेरो नानीहरूले मन पराएको खाने कुराहरू बनाउनु चाहन्छु र यस समयमा म स्क्राचबाट खाने कुराहरू बनाएर गाजरको हलुवा अनि फर्सीको खिर बनाएको छु मेरो एकजना गाउँको दिदीले खुवाउनु भएको थियो फर्सीको खिर अनि आफूलाई मिठो लागेको हुनाले गर्दा म यसरी स्क्राचबाट हेरेर बनाउने गर्थेँ अनि यसरी नै म खाने कुराहरू स्क्राचबाट बनाउनमा प्रेरित बनेँ